जुरेली कालिज लुइँचे भ्याकुरा भद्रायो फिस्टादेखि लिएर जे चिबे अनेक स्थानीय चराहरू छन् ती मध्येमा मलाई मन पर्ने चाहिँ भद्रायो हो किन भन्दाखेरि भद्रायो चाहिँ अहिले लुप्तप्राय चरा हो भद्रायोले चाहिँ फेरि कुनै प्रकारको उपद्रो भनौँ न यसले बिगार गर्दैन भद्रायोले चाहिँ यस्तो खाले भद्रायो यस्तो खाले चरा हो जुन चराले चाहिँ साँप आउनु बितिक्कै त्यसले कराउँछ स्याल जेसुकै आवोस् त्यसले कराएर सतर्क गराइहाल्छ सबलाई यतिसम्म कि त्यो घरको वरिपरि गाउँ वरिपरि मात्रै घुम्छ त्यो ठुलो जङ्गलमा हुँदैन पनि त्यही कारणले गर्दाखेरि त्यसले जे चिज आउँछ त्यो कराउनु थालिहाल्छ त्यो कराए पछि सतर्क बस्न सकिन्छ अर्को कुरो त्यसले कुनै पनि साग सब्जी बोट बिरुवा बिगार गर्दैन त्यसले किरा फटेङ्ग्रो मात्तै खान्छ अर्को कुरो मध्ये एघार बजी दस एघार बजीको टाइममा त्यसको स्वर अलिकिति कम्ती छ जस्तै यो कल्चौँडो टाइपको जुरे ए रुपी टाइपले कराउँछ त्यो यति मजाले गीत गाउँछ त्यसले एक्लै बसेर त्यो गीत गाइरहेको हुन्छ जब पनि त्यसलाई त्यसले भुइँतिर काहीँतिर त्यसले दुस्मन देख्छ भनौँ न साँप देख्छ त्यसले स्याल देख्छ जे पनि देख्छ त्यो अतालिएर त्यसले साथीहरूलाई सतर्क गराइहाल्छ अरू चराहरू पनि सतर्क हुन्छ र मान्छे पनि सतर्क बस्दा हुन्छ यदि त्यो कराए पछि त्यही कारणले यो चरालाई चाहिँ म भद्रायोलाई चाहिँ साह्रै मन पर्छ